नमस्ते आन्टी ए सुन्नुहोस् न हेलो ए यो विकमा चाहिँ मेरो घरमा ठुलो बिहा हुँदैछ कि मेरो दिदीको अनि त्यसको लागि चाहिँ मलाई पुरा बोरा बोरा सब्जीहरू चाहिएको थियो हो त्यसको लागि तपाईँलाई कल गरेको नि

हजुर मलाई सबै सबैको उयो त्यो के पो उयो भन्छ नि हो सबै प्रकारको सब्जी के के पा पाउँछ त्यो चाहिँ हजुर

प्याजहरू सबै पाउँछ होइन एक बोरामा त पचास केजी हुन्छ है सबै सामान

फुलकोपीहरू चाहिँ कसरी केजी छ फुलकोपी दामहरू त मिल्छ होला है आन्टी ए दाममा अलिकति मिलाइदिनु न फुलकोपी पचास केजी हो अनि त्यो हरियो मटर छ हरियो मटर होइन कम्ती त्यो पनिरमा मिक्स गर्नुको लागि मात्रै कि हरियो मटर ट्वेन्टी फाइभ किलो नभए बिस किलोहरू हुन्छ कसरी केजी छ मटर चाहिँ ए अलिक दाम मिलाइदिनु है आन्टी आलु चाहिँ पर्दैन हो टमाटर कसरी छ होला टमाटर पनि पचास गरिदिनु होस् हो अन्त के पो प्याजहरू चाहिँ छ होला हुन्छ हुन्छ एक दुईवडाको यसो मिलाइदिनु न प्याज ए प्याज चाहिँ तपाईँको एट्टी किलो गरिदिनु होस् हो अनि उयो छ मुलाहरू पाउँछ होला मुला इस्कुसहरू मुला मुला पच्चिस केजी इस्कुस तिस केजी हो अन्त के पो उयो पनि छ च्याउ पाउँछ घरको च्याउ अनि त्यो च्याउ त्यो च्याउ फोर्टी किलो गरिदिनु होस् हो अन्त के पो थियो एउटा उयो त छैन होला है शिमलामिर्चहरू त पाउँदैन होला है

होइन होइन काँक्रा त अलरेडी अर्डर गरिसकेको छु कि ए सुन्नुहोस् न आन्टी होम डेलिभरी त हुन्छ होला नि है ए हुन्छ म तपाईँलाई भोलि भोलि म कन्फर्म हो कि यो अर्डर भोलि तपाईँलाई कल गर्छु नि ल म दामहरूको लागि चाहिँ हुन्छ थ्याङ्क्यु